हो त तिमी चाहिँ को हो ए अँ अहिले पो याद आयो भनन अनि त के काम थियो ए उताको मान्छे आउने भनेको होला है मलाई त्यस्तै लाग्यो ए हाम्रो यता कालचिनी ब्लक आलिपुर अन्डरमा चाहिँ के भन् के भन्छ अरे यहाँ ग्रिन पार्क छ ग्रिन पार्कमा हुन्छ त्यहाँ छेउमा चाहिँ खोला पनि छ अनि पुरा ऊ यो बस्ती छ त्यहाँ चाहिँ मतलब ऊ योहरू छ थुप्रै पिङहरू छ हैन अनि त त्यस्तो ऊ यो हुन्छ मेलातिर लाग्छ अब त्यस्तो पिङहरू पनि हुन्छ एभेलेबल हुन्छ अनि त त्यहाँ राजाभातखावा भन्ने सुनेको तिमीले राजाभातखावा अनि हो त्यहाँ चाहिँ त्यहाँ चाहिँ ड्राई पिकनिक खान दामी हुन्छ र अनि त अनि त हाम्रो यता नर्थपट्टि चाहिँ डिपु छ त्यहाँ पनि खोला छ र त्यो यो जग्गातिर तिमीहरू आउँछौँ हैन अनि त हामी पनि उता आउने भनेको थियो कि

ए खोलाहरू छ उता

उतापट्टि मैले सुनेको थियो ए नानीहरूलाई लाउँदा हुन्छ होला है त्यसोभए बहिनीहरूलाई अनि त मैले सुनेको थिएँ कि त्यहाँ माथिपट्टि गुम्बा पनि छ भनेर गएको चाहिँ छुइनँ सुनेको चाहिँ थियो ल अँ साथीहरूसँग आउँछु फ्यामिली त ल्याउँदिनँ ओके बाई